मेरोमा चाहिँ यो एउटा इलेक्ट्रोनिक प्रडक्ट छ होइन त्यसको बारेमा चाहिँ म बात गर्न चाहन्छु जो चाहिँ सावमीको रेडमी सिक्स प्रो भन्ने एउटा मोबाइल मेरोमा आई ह्याभ बिन युजिङ दिस मोबाइल सिन्स फाइभ इयर्स पाँच वर्ष भइसक्यो अन्त यो चाहिँ एकदम राम्रो छ लाइक त्यो यस्तो कुनै अहिले खराबी आएको छैन ब्याट्री ब्याक अप पनि राम्रो दिइराखेको छ त्यो क्यामरा क्यामराको क्वालिटी पनि अब ठिकठाकै छ चलाइरहेको छु यो चाहिँ मेरो अहिलेसम्मकै इलेक्ट्रोनिक प्रोडक्टमा चाहिँ यो पोजिटिभ एक्सपिरियन्स हो